मेरो छोराछोरी छोरा छोरीहरू र अब छोरी बहिनी छोरी बहिनी जो पनि अब छोरी बहिनी शिक्षामा शिक्षामा एकदमै जरुरत छ किनभने शिक्षा छैन भने भिक्षा पनि छैन सिधै बात छोरीहरूलाई पढायो भने आत्मनिर्भर हुनसक्छ बाउआमालाई पाल्छ छोराले पनि पाल्छ त्यस्तो छोरीले पनि पाल्छ र छोरीहरू विशेष चाहिँ नोकरी गर्नु खोज्दैन अहिले फिलहाल चाहिँ यो न्यु जेनेरेसनमा चाहिँ छोरीहरूले नोकरी गर्नुपर्छ जस्तो कि आज जुनै आमाबाउमा छोरा हुँदैन छोरी मात्रै हुन्छ छोरीलाई पाल्नुपर्यो नोकरी छैन भने कसरी पाल्नु त्यही लागि छोरीलाई नोकरी गर्न चाहिँ राम्रो छ अनि त बहिनी छोरीहरूले छोरी बहिनी बहिनीहरूले चाहिँ धेरैभन्दा धेरै ग्र्याजुएट एमबिए एमबिबिएस सबै क्र्याक गर्नुपर्ने सक्छन् गर्नु प्रयास गर्नुपर्छ सकेन भने पनि कोही बात छैन कलेज ग्र्याजुएट भए पनि चल्छ नोकरी त पाइहाल्छ मलाई छोरीहरू छोरी छोरी छोराहरू पढाउनु एकदमै राम्रो लाग्छ किनभने छोरीहरूलाई पढायो भने मन खुसी हुन्छ यता अब पढेको मान्छे यस्तै हुन्छ एकदम प्योर पढेको छोरीहरू भनेपछि लक्ष्मीहरू सरस्वती छोरीको मुखमा सरस्वती सरस्वती माता बास गर्छन् त्यसकारण छोरीलाई चाहिँ पढाउन एकदम इम्पोर्टेन्ट छ छोरीलाई पढायो भने आफू नि सक्छन् छोरीलाई छोरीले अरूले नि पढाउन सक्छ केही नोकरी पाएन भने ट्युसनस्युसन गरेर नि पढाउँछ छोरीहरले चाहिँ विशेषगरी छोरीहरू चाहिँ मै राम्रो हुन्छ किनभने पढ्नुमा किनभने छोरीहरू चाहिँ छोरीहरूको माइन्ड एकदम राम्रो हुन्छ पढ्नमा किनभने छोरीहरूलाई चाहिँ बेसी ध्यान दिँदैन के केटा केटा मान्छे यसै बिग्रिँदैन छोरीहरू सिधै भयो केटामान्छे जस्तो बिग्रियो भने चाहिँ खत्तम हुन्छ छोरीहरू तब पनि छोरीहरूलाई चाहिँ बेसी घुमघाम गर्नु दिनुहुँदैन दिनुपर्छ ठिकठाक ठिकठाक बेलामा घुम्नु चाहिँ जान दिनुपर्छ छोरीहरूलाई पढायो भने आफू पनि शिक्षा हुन्छ आमाबाउ पनि शिक्षा हुन्छ मेरो बहिनी मेरो बहिनीमा चाहिँ बहिनीहरूले त ग्र्याजुएट गर्नु मेरो इच्छा छ यो चाहिँ व्यक्त गर्दैछु तपाईँहरूको पट्टि अनि छोरीहरू पढायो भने अब छोरा बहिनी जो पनि पढायो भने त पढेको मान्छेले केही काम खोज्नु सक्छ फट्ट केही नोकरी गभर्नमेन्ट सर्भिस पायो भने लाइफ सेट हुन्छ छोरीहरू पढायो भने छोरीको लाइफ सेट हुन्छ छोराले त बाउआमालाई हेरिहाल्छ छोरी छोरीले पनि हेर्छ हेर्दैन हैन छोराछोरी पढाउन मलाई केही असुविधा छैन जति भन्यो त्यति खर्च गरिदिन्छु यो चाहिँ मेरो कर्तव्य हो खर्च गर्नुपर्ने छोरीलाई पढाउनको लागि छोरीलाई पढाउन बेटी पढाऊ बोटी बचाऊ यो अभियान छ बेटीलाई पढाउनु बेटीलाई पढाउनु अनि त बेटीलाई बचाउनु छोरीलाई पढाउनु छोरीलाई बचाउनु यो अहिले हाम्रो नरेन्द्र मोदीजीले दिनुभएको छ त्यही हामी फलो गरेरे छोरीलाई पढाउँदैछु छोरीलाई बचाउँदैछु राम्रो बाटोमा हिँड्योभने चाहिँ छोरीलाई ज्ञान दिँदैछु शिक्षा दिँदैछु छोरी बहिनी जो पनि ज्ञान शिक्षा दिएर हिँडनु लाउँदैछु गाउँको दाजुभाइको छोरीहरूलाई पनि यस्तै भन्दैछु म पढ्नु पढ्नु रामरी पढ्नु ज्ञान पाउँछ एकदम दामी हो पढाइ पढाइ चिज चाहिँ एकदम राम्रो हो केही पाएन भने नि नोकरी पाउँछ ट्युसन गरेर नि खानु सक्छ चलाउनुपर्छ छोरीहरू चाहिँ मलाई छोरीहरू पढाउन असुविधा त केही छैन छोरीहरूलाई डेली छोरा बहिनी छोरी बहिनी स्कुल पुगाउन जान्छु कलेज पुगाउन जान्छु एउटालाई स्कुल पुगाउन जान्छु एक सय बिस बिसको स्पिडमा कुदाएर कलेज पुगाउन जान्छु एउटा छोरीहरूलाई डेली मेरो बाइकको तेल खर्च हुन्छ मलाई केही भएको छैन मेरो लागि छोरी पढोस् बुहारी पढोस् छोरी पढोस् आमा पनि पढोस् ज्ञान चाहिँ एउटा यस्तो स्रोत हो कि भगवान जय श्रीराम